ए के म यो ओला क्याब सर्भिससँग बात गर्दैछु हजुर अनि मैले बिहान साँढे छ मै बुक गरेको थिएँ नि आज आठ बजी चाहिँ जानुपर्छ सिलगढी भनेर हजुर होइन किन यत्रो समय किन लागेको तपाईँलाई हजुर होइन हौ के भन्छ त्यही त मैले साँढे छमै त्यही कारण त बिहानै मैले तपाईँलाई बुकिङ गरेको थिएँ आठ बजी टाइम हुँदैन भनेर अन्त अन्त यति ढिलो आई हुँदैछ अहिले पनि हेर्नुहोस् साँढे नौ दस बज्नु आँटिसक्यो अझै पनि आइपुग्नु भएको छैन म यहाँ आ आधा घन्टादेखि आधा अरे डेढ घन्टादेखि उभिरहेको छु यहाँनिर तपाईँ आइपुग्नुै भएको छैन के खालको सर्भिस हो तपाईँको होइन अब यसो बहानाहरू नगर्नुहोस् कि एउटा कुरा भन्नुहोस् कि कति टाइम लाग्छ तपाईँलाई यहाँ आइपुग्नु

पन्ध्र मिनट हुन्छ हुन्छ लु अब पन्ध्र मिनटभन्दा चाहिँ उयो चाहिँ नगर्नुहोस् है हुन्छ हुन्छ लु छिटो आउनुहोस् हुन्छ